नेपाली भाषा चाहिँ सरकारी मान्यता पाएको भाषा हो हाम्रो भाषा चाहिँ अरूको भाषा जस्तो खासै विकास विकास भएको छैन स्कुलतिर पनि अहिले हाम्रो नेपाली भाषा बोल्न पाउँदैन नानीहरूले नेपालीबाट बोल्यो भने पनि फाइन तिर्नु पर्छ नेपाली भाषा त्यति साह्रो त अहिले कसैले जान्दैन पनि त्यही माथि स्कुलतिर पनि बोल्न पाउँदैन फाइन तिराउँछ अनि दोकानतिर पनि साइनबोर्डतिर नेपाली भाषामा लेखेको हुँदैन सबै इङ्ग्लिसतिर लेखेको हुन्छ मलाई यस्तो लाग्छ कि यो नेपाली भाषा हाम्रो बिस्तारी बिस्तारी सकिँदै जान्छ खत्रा छ हाम्रो भाषालाई जस्तो लाग्छ अहिले किनकि अहिले सबैतिर इङ्ग्लिसहरू मात्रै बोल्न सिकाउँछ नेपाली कहीँ बोल्न पाउँदैन ब्याङ्कतिर पनि अरू ठाउँमा पनि नेपालीको प्रयोग हुँदैन अहिले लेटरहरू स्कुलमा लेटर लेख्नु पर्यो भने पनि नेपालीमा नेपाली भाषामा लेख्नु पाउँदैन यहाँ सबै इङ्लिस्बाट लेखेर बुझाउनु पर्छ पछि गएर नेपाल नेपाली भाषाको खत्रा छ जस्तो मलाई लाग्छ